अहिलेको इन्टरनेटको जमानामा त युट्युब अनि टिभी दुइटैबाट नै हामीले यसको नलेज प्राप्त गर्न सक्छौँ जसमा चाहिँ हाम्रो नृत्य सम्बन्धित हाम्रो खरसाङले पुरा नै कभर गर्छ है अनि हाम्रो नृत्य सम्बन्धितको कुरामा आउँदा हाम्रो खरसाङमा चाहिँ धेरै वरिष्ठ वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ जहाँ चाहिँ त्यो म्युजिसियनहरू हुनुहुन्छ रेकोर्डस्टहरू हुनुहुन्छ अनि हाम्रो लोकप्रिय लोकगीत प्रिय हिरादेवी वाइबाज्यू हुनुहुन्छ उहाँहरूको सबै फुटेजहरू कभर गर्नुहुन्छ यो हाम्रो खरसाङ च्यानालले जहाँ चाहिँ फोक म्युजिक आर्टिसहरू सबै नै आउँछ है हामी रेडियो पनि सुन्ने गर्छौँ जहाँ चाहिँ हाम्रो आकाशवाणीले सबै आकाशवाणी खरसाङले चाहिँ सबै कभर गर्छ अनि हामीलाई हाम्रो लोकल न्युज कल्चर नृत्यहरूको बारेमा फोक म्यूजिकको बारेमा तामाङ सेलो भयो अरू कतिवटा गीतहरू नाटकहरू भयो त्यो सबै नै कभर गर्छ जसमा चाहिँ हाम्रो आफ्नो रुट कल्चरहरूको बारेमा हामीले धेरै नलेज पाउँछौँ यो च्यानलद्वारा चाहिँ त्यसको लागि चाहिँ म धेरै धन्यवाद दिन्छु हाम्रो खरसाङ च्यानललाई अनि हाम्रो एयर आकाशवाणी खरसाङलाई